खाना पकाउनुमा चाहिँ मलाई चाहिँ बेसी भनेको पनि मलाई कति तिस मिनटहरू चाहिँ लाग्छ होइन तर मैले एकपल्ट चाहिँ उयो बनाएको थियो बिरियानी बनाउनको लागि मैले ट्राइ गरेको थिएँ होइन तर त्यो बनाउनु चाहिँ मलाई पुरा साह्रो पऱ्यो निक्कै समय पनि लाग्यो होइन त्यहाँदेखि चाहिँ मैले सकिनँ त्यो बनाउनु राम्ररी बनाउनु सकिनँ राम्रै भएन